हाम्रो यो कोभिडको टाइम टाइममा चाहिँ अब धेरै नै असुविधाहरू आएको थियो अब अर्थतन्त्रको घट् बढ् तलमाथि भएको थियो अनि देशमा पनि विकास आएको आउन सकेको थिएन तर पनि अब अहिले यो टाइम हटेर अब धेरै वर्ष अघिल्लो दुई तिन साल त त्यस्तै गयो अब विकास हुन सकेन अहिले त अब नयाँ नयाँ नयाँ लाइफ भनौँ न नयाँ विकास आएर नयाँ केही कुरा यो यो देशमा आएर चाहिँ हालैमा भएको भर्खरै भएको चाहिँ अब यो डिजिटल ब्याङ्किङ इन्टरनेटहरूले इन्टरनेटहरूको पनि धेरै भूमिका रहेको छ अब धेरै नै देशले विकास गर्न खोजिरहेको छ अब भारतमा तर अब यो यो चाहिँ खासमा चाहिँ यो अर्थतन्त्र चाहिँ अब पढेको पढेको लिखित मानछेहरूलाई चाहिँ अब धेरै नै सजिलो राम्रो र सजिलो अनि सुविधा भयो तर अब नपढेको अब अनएडुकेटेडहरूलाई चाहिँ अब धेरै नै अब अलिक गाह्रो भयो तर पछि पछि तिनीहरू पनि सिक्छ तिनीहरू पनि आशा छ तिनीहरू पनि जान्दछ भन्ने कुरा तर अब यो चाहिँ अब धेरै नै राम्रो हो अब आफ्नो देश अब अघि बढेकोमा अर्थतन्त्र अलिकिति अरू कन्ट्री भन्दाखेरि अब अरू देश भन्दाखेरि चाहिँ अलिक माथि नै होस् भन्ने चाहिँ राम्रो हो अब साह्रै तल भएको तल तल्लोको दर्जामा पनि राम्रो होइन अब सबैको आफ्नो देशलाई माथिल्लो दर्जामा देख्नु चाहन्छ तर अब अहिले यो नयाँ जुन इन्टरनेट ब्याङ्किङ डिजिटल पेमेन्ट क्रेडिट कार्डहरू धेरै क्षेत्रले पनि राम्रो यो क्षेत्रले पनि राम्रो प्रयास गरिरहेको छ राम्रो भूमिका निभाइरहेको छ अहिले चाहिँ भन्दा टाढो टाढो बस्नेहरूलाई धेरैमा छ म यहाँनिर डिजिटल पेमेन्ट पनि भइहाल्छ फोनै चाहिन्छ भन्ने मान्छे नै चाहिन्छ भन्ने छैन फोनद्वारा पनि धेरै किसिमको कामहरू गर्न सकिन्छ पेमेन्टहरू आफ्नो पैसा छैन भने अब आमा बाउलाई पैसा पठाउनको निम्ति पनि अब इन्टरनेट ब्याङ्किङले अब डिजिटल पेमेन्टहरूले धेरै नै सहायता गरेको छ